डान्सको बारेमा भन्नुपर्दाखेरि चाहिँ एकदमै रुचि राख्छु म डान्समा चाहिँ तर मैले कुनै यस्तो क्लासहरू चाहिँ गरेको छुइनँ तर सानैदेखि आफै डान्स सिक्दै सिक्दै गर्दै गर्दै आएर चाहिँ अहिले पनि मलाई डान्समा चाहिँ एकदमै इन्ट्रेस्ट लाग्छ अनि म स्कुलमा पनि नानीहरूलाई डान्स सिकाउँछु कतै प्रोग्रामहरू भयो भने पार्टिसिपेट गराउँछु र डान्स गर्दाखेरि चाहिँ एक प्रकार मजा लाग्छ सबै कुरा बिर्सेर नाच्नु मात्रै अन्त त्यही भएकोले गर्दाखेरि चाहिँ डान्सलाई लिएर चाहिँ एकदमै इन्ट्रेस्टेड छु र डान्सको पहिलाको र अहिलेको भन्नुपर्दाखेरि चाहिँ अब पहिला पहिला चाहिँ डान्समा चाहिँ प्रायः जस्तो तपाईँको एक्सप्रेसन अब टक्कै अब त्यो गीतको त्यो लिरिक्समा कस्तो एक्सप्रेसन दियो त्यो वर्डमा कस्तो एक्सप्रेसन गर्यो त्योहरू मात्रै हेर्ने गर्थ्यौँ प्रायः जस्तो त्यस्तो मात्रै हुन्थ्यो अन्त हामीले टिभीहरूतिर पनि खालि एक्सप्रेसनलाई मात्र बेसी हाइलाइट गरेको देख्नु पाउँथ्यौँ जहिले पनि अहिले चाहिँ डान्स अर्कै भइसकेको छ जस्तै अब अब हामीले त पहिला त त्यो त स्पोर्ट्स जस्तो लाग्थ्यो अब जिमन्यास्टिकहरू गरेको यस्तो उस्तो गेम्सहरू स्पोर्ट्स लाग्थ्यो तर त्योहरू सबै अहिले डान्समै आउनु थालिसक्यो अन्त अहिले चाहिँ डान्समा एक्सप्रेसन भन्दाखेरि बेसी चाहिँ मुभ्सहरू एक्सन मुभ्स यसलाई चाहिँ बेसी फोकस गर्नुथालेको छ जस्तै अब भन्नुपर्दाखेरि अहिलेको डान्स फर्ममा हिपप कन्टेम्पोरेरी अब यो चाहिँ यसले चाहिँ तपाईँको डल्लै गीतको लिरिक्सलाई चाहिँ डान्सले नै त्यो स्टेप्सहरूले नै मान्छेलाई बुझाउने गर्छ एक्सप्रेस गर्छ कि यो गीतले चाहिँ के भन्नुखोजेको हो यो गीतमा चाहिँ कस्तो दुःख छ या कस्तो खुसी छ यो चाहिँ अहिले डान्सको स्टेपले नै बताउने गर्छ पहिला चाहिँ खालि प्रायःजस्तो एक्सप्रेसनलाई मात्रै फोकस गर्थ्यो मलाई त्यस्तो लाग्छ